खेलकुदले चाहिँ गाउँले मानिसहरूको जीवनमा धेरै इन्टरटेन्मेन्टहरू भएको हुन्छ

जस्तै भाइ बहिनीहरू कुलतमा लागेका भाइ बहिनीहरूलाई खेलकुदद्वारा धेरै राम्रो भएको हुन्छ र त्यसले उनीहरूलाई धेरै फाइदा पुऱ्याउँछ र गाउँले मानिसहरूको निम्ति धेरै राम्रो उनीहरूलाई इन्टरटेन्मेन्टहरू हुन्छ र त्यसमा